हेलो भाइ हजुर म बोलेको हो दिदी हिजो तिमीलाई मैले भनेको थिएँ नि गाडीको लागि तिमीलाई त मैले बिहान सात बजे आइपुग्नु भनेको आठ बजी सक्यो आइपुग्दैनौ त किन यस्तो ढिलो गरेको मलाई त टाइममा पो पुग्नु भनेको थियो त होइन यसरी ढिलो गर्नु त भएन नि त कहाँ आइपुग्यौ आम्मा अझ आधी घण्टा लाग्ने रहेछ नि हौ अहिलेदेखि बसेको होइन त हामी र त तिमीलाई अब टाइम टेबल सबै भने पछि त तिमी त टाइममा आइपुग्नु पर्यो नि त अब तिमीलाई मैले बिहान सात बजी भनेको साढे सात भइसक्यो अहिलेसम्म आइपुगेको छैनौँं अझ आधी घण्टा लाग्छ भन्दैछौ अन्त मलाई त खासखेरि सात बजी हिँडे पछि त्यहाँ आठ बजी पुग्नुपर्ने हो अन्त तिमी यहीँ आइपुग्दा आठ बज्यो अनि म त ढिलो हुने रहेछु त कि त तिमी त्यस्तो नभ्याउने भए अघि नै भन्नु पर्थ्यो होइन म भ्याउँदिनँ अहिले अर्को उयस गर्नु ल भनेर भन्नु पर्थ्यो होइन एउटा फोन गरेको भए त भइहाल्थ्यो नि म अर्को बुक गर्थेँ नि अर्को गाडी भने भन्थेँ नि

होइन नि मलाई त एकदम ढिलो भयो कि अलिक छिटो गरिदिएर आइदेऊ त प्लिज अहिलेदेखि पर्खेको हो हेर रेडी भएर पर्खिरहेको छु घरबाट बाहिर निस्केर त्यो फाटक डाँडामा छु म ल छिटो आऊ त छिटो ढिलो भयो पुरा ढिलो भयो मलाई ल ल ल